म चाहिँ हाम्रो चाहिँ यता खेतीपाती चाहिँ अहिले मकै रोपेर गोडगाड भइसक्यो अब र गोडगाड भइसकेर चाहिँ अहिले घोगा लाग्दैछ घोगा लागेपछि चाहिँ हामी के गर्छौँ भने अब रेनी सिजन आएपछि यो घोगाहरू अब पाकेपछि सबै टिप्छौँ टिपेर चाहिँ हामी घरमा ल्याउने गर्छौँ त्यहाँदेखि त्यो ढोड काट्छौँ ढोड काटेपछि हामी आली भित्ता तास्छौँ आली भित्ता ताछेपछि हामी धानको बिउँ राख्छौँ धानको बिउँ राखेपछि हामी गोरु अब गोरुले ल्याउने काम गर्छ अब पाहाड एरिया छ हिल्समा त अब ट्याक्टरहरू त आउन सक्दैन तर पनि गोरु ल्याएर गोरुलाई जोताएर त्यो आली भित्ता आली लगाउने काम गर्छौँ आली लगाउने दिनमै त्यो बिउ छरेको हुन्छ त्यो छरेको बिउलाई गोडगाड गर्नको लागि खेताला लागेको हुन्छ गोड्नुपर्यो त्यसको दुई दिन बादमा फेरि त्यहाँ हामीले नै धान रोप्ने गर्छौँ धान रोपेपछि हामीले धानमा अब पानी मिलाउने गर्छौँ कति प्रायःहरू अब हुन त अब क्लाइमेटले पनि गर्छ कतिको चाहिँ अब धान क्लाइमेट पानी पऱ्यो परेको परै भयो भने धान बिग्रिन्छ है धान बिग्रिएपछि अब कतिको फसल राम्रो हुँदैन दुःख मात्रै हुन्छ अन्त त्यसमा खेताला लाग्छ आफ्नो खेतालाहरू बोलाउनुपर्छ हामी हाम्रोमा आयो भने उनीहरूकोमा पनि जानुपर्छ त्यसरी प्रबन्ध मिलाउने गर्छौँ र खाजा उनीहरूलाई खेतालालाई खाजा पकाउनुपऱ्यो अब खाजामा मासु दिनुपऱ्यो बेलुका चिया खान्छ चियामा रक्सी दिनुपऱ्यो अनि त्यसरी नै हाम्रो गाउँघरमा चाहिँ पैँचो जस्तो आउने मेरोमा आयो भने म पनि उनीहरूकोमा जानुपर्छ अन्त नआएको नगएको जग्गामा चाहिँ हामीले पैसा खेतालाहरूलाई रोज दिनपर्छ है त्यही कारण धान पाकेपछि धानलाई हामी काट्छौँ काटेपछि धान अलिक ठुलो भएपछि गोड्छ गोड्ने खेताला लगाउँछौँ गोडेपछि धानमा पानी मिलाउँछौँ पानी मिलाएपछि अलिक ठुलो हुँदैजान्छ बढेपछि त्यसलाई हामी काट्ने गर्छौँ खेताला लगाएर हामी पुरा खेताला लगाएर काट्ने गर्छौँ धान अनि धान काटेपछि धान काटेपछि हामी त्यसलाई बिटा बनाउँछौँ बिटा बनाएपछि गोरुले दाइँ गर्छ दाइँमा अब गोरुले दाइँ गरेपछि हामी फेरि त्यस प्रकारले बाँझो खेत हुन्छ बाँझो खेतलाई फेरि हामी जोत्छौँ जोतेपछि त्यसरी नै अब फेरि मकै छर्ने डल्ला फुटाउने कामहरू गर्छौँ सिमी अन्त हामीले चाहिँ खेतमा के लगाउँछौँ कति सिमीहरू लगाउँछौँ है सिमीहरू अहिले बजारमा राम्रो भाउमा बिक्री हुन्छ त्यसमा डल्ले खोर्सानी पनि लगाउँछौँ हामी डल्ले खोर्सानीको पनि भाउ राम्रै पाउँछ अन्त अहिले त बस्ती बस्तीमा बिजनेसम्यानहरू पाउँछ हामीले टाढो लानु पनि पर्दैन बेच्नको लागि घरमै किन्न आइहाल्छ त्यही कारणले हामी कोदो लगाउँछौँ कोदो लगाएपछि त्यसलाई गोडगाड गर्छौँ त्यसको झारहरू टिप्छौँ कोदो लगाउने पनि खेतालाहरू चार पाँचजना खेताला लगाउँछौँ खेतालालाई फेरि खाजाचिया गर्नुपऱ्यो पैसा दिनुपर्यो इस्कुस रोप्छौँ अनि खेतमा अहिले इस्कुसको मुन्टा खाने बेला भइसक्यो बारीमा अब एक दुई दिनमा चाहिँ इस्कुस प्रशस्तै हुन्छ र बजारमा जान्छ अन्त इस्कुस इस्कुसको फल मात्रै खाएर होइन उस इस्कुसको जरा पनि खाने गर्छौँ हामी जसलाई चाहिँ दिसम्बरमा खन्ने गर्छौँ दिसम्बरमा माघे सङ्क्रान्तिको टाइममा चाहिँ हामीले जरा खनेर बजारमा बेच्न जान्छौँ अन्त त्यो धान रोप्दाखेरि चाहिँ हामी धान सँगसँगै हामीले आली भित्तामा दाल भटमास रोप्ने पनि गर्छौँ हो अन्त त्यो दाल भटमास पनि हामीले कतिले घरमा खाने गर्छौँ कतिले सेल गर्छ बजारमा मार्केटमा लगेर बेच्दिन्छ यसरी नै हामीले खेतीपातीहरू गर्छौँ अन्त त्यो खाजा बनाउने खेताला लगाउने खेतालालाई खाजा अन्त हामीले बारीमा अहिले त साग भर्खर भर्खर साग अब उम्रिएको छ सागहरू रोप्छौँ इस्कुस अहिले त इस्कुसको सिजन हो मुन्टाको सिजन हो मुन्टा खान्छौँ हो अन्त सागहरू रोप्छौँ मुला रोप्छौँ अन्त अहिले अदुवा रोप्ने टाइम हो अदुवा रोपिसक्यौँ बारीमा अदुवाहरू लगाइसकेँ फर्सी आलु दिसम्बरमा चाहिँ हामी आलुहरू लगाउने गर्छौँ फर्सीहरू लगाउने गर्छौँ अब आलु त निस्किसक्यो निस्केर खाने बेला पनि भइसक्यो अब आलुको सिजन गएपछि हामीले सिमी लगा लगाएका छौँ सिमी डल्ले खोर्सानी लगाएका छौँ त्यसरी नै अब खेत खेतबारीमा अब त्यसरी नै गर्छौँ हामी